मैले चाहिँ संसारको कुनै ठाउँमा अब त्यसरी घुम्ने एउटा चान्स पाएँ भने चाहिँ यात्रा गर्ने एउटा मौका पाएँ भने चाहिँ म चाहिँ नेपाल काठमाडौँ जान चाहन्छु काठमाडौँ जानु चाहन्छु किनभने चाहिँ अब आ आजभन्दा दस बिस ब वर्ष अगाडि चाहिँ म त्यति बेला क्लास सिक्सतिर थिएँ होला हो म मेरो बाबा र आमासँग चाहिँ काठमाडौँ गएको थिएँ मेरो मेरो फुपूको छोरीको चाहिँ बिहा थियो त्यहाँनिर हो मेरो दिदीको बिहा थियो हाम्रो त्यहाँ काठमाडौँमा आफ्नो पर्नेहरू पनि धेरै हुनुहुन्छ किनकि हाम्रो बाबाको घर चाहिँ पहिला नेपाल काठमाडौँमा थियो रहेछ होइन त्यही भएर चाहिँ हामी त्यहाँनिर गएको थियो त्यहाँको मान्छेहरूले गर्ने जुन चाहिँ आदरहरू हामी जाँदा एकदमै उनीहरूले त भगवानै आएको जस्तो गर्दोरहेछ आफ्नो पाहुनालाई चाहिँ भगवान नै सोच्दोरहेछ होइन यति राम्रो त्यहाँको कल्चरहरू फेरि त्यहाँको मान्छेहरू यति राम्रो अनि त्यहाँको खानाहरू त्यहाँको घुम्ने जग्गाहरू सबै राम्रो नेपाल चाहिँ मलाई काठमाडौँ चाहिँ एकदमै पिस जग्गा लाग्यो एकदमै शान्ति जग्गा लाग्यो अनि भन्नुपर्दा चाहिँ मलाई चाहिँ त्यहाँको मान्छेहरू चाहिँ एकदमै मनपर्यो अनि चाहिँ अनि त्यहाँको मान्छेहरू एकदमै राम्रो रहेछ होइन त्यहाँको उनीहरूले जुन चाहिँ पाहुनालाई गर्ने व्यवहारहरू त्यो चाहिँ एकदमै हामीलाई त्यहाँ काठमाडौँको त्यहाँ मान्छेले चाहिँ त्यही कुराले गर्दा चाहिँ एकदमै एट्य्राक गर्यो होइन उनीहरूको व्यवहारले गर्दा अब नसके पनि उनीहरूले पुर्याउने त्यस्तोहरू गर्ने होइन राम्रो एकदमै अनि त्यहाँको घुम्ने जग्गाहरू चाहिँ कस्तो भने एकदमै शान्ति खालके मन्दिरै मन्दिर होइन चारैतिर मन्दिर भएको जग्गा अब अब कस्तो भने सानसानो सानसानो मन्दिरहरू होइन यता हेर्यो मन्दिर उता हेर्यो मन्दिर जानु पनि मजा आउने रातिउँदो घुम्नु पनि मजा आउने त्यहाँको मान्छेहरूले अब झुक्याउनु अब हामी त टाढोबाट आएको त्यहाँको अब फर्स्टमा अब हामीले पहिला भन्नुपर्दा त हामी त्यहाँको पैसा बेसी जान्दैनौँ हामी त हामी त त्यहाँको पैसाहरू हामीलाई थाहा यो छैन यो पैसामा के पाउँछ यो कति रुपियाँ हो होइन त्यस्तो जान्दैनौँ अनि त्यसमा पनि झुक्याउने छट्टु बोल्ने त्यस्तोहरू केही थिएन त्यहाँको मान्छेहरूको चाहिँ होइन जे हो हो त्यस्तो भन्ने खालके अब हामी टाढोबाट आएको त्यही भएर चाहिँ यति हो हामीलाई हामीलाई खानामा बेसी लिने त्यस्तो अब हामी बाहिरको टुरिस्ट पर्यो होइन हामी खाना खानजाँदा पनि हामीलाई चाहिँ बेसी लिने उनीहरूकोलाई चाहिँ ठिकैको प्राइस त्यस्तोहरू पनि केही थिएन होइन त्यहाँको चाहिँ अब एकदमै अब त्यहाँनिर हामी खाना खान जाँदाखेरि पनि राम्रो मान्छेहरू पनि त्यहाँको खानाहरू पनि एकदमै मिठो लाग्यो मलाई त त्यहाँको भात दाल सब्जी मासु एकदमै मेरो त म क्लास सिक्सहरूतिर गएको थिएँ होइन तर पनि म आमासँग अहिले पनि कुरा गर्छु काठमाडौँ जाँदाखेरि चाहिँ हामी एक जग्गा बसेको थियौँ होइन त्यहीँनिर त्यही होटलमै बस्नुपर्छ त्यहाँकै खाना खानुपर्छ होइन अनि बाबा अस्तिको पालि गएर आउनुभएको थियो त्यहीँ बस्नुभयो अरे होइन अनि कुरा गर्नुहुँदै थियो एकदमै राम्रो थियो त्यसो भनेर अनि त्यही थियो टेस्ट अहिलेसम्म पनि पहिलाकै टेस्ट थियो त्यस्तो भन्नुहुँदै थियो होइन मलाई त्यो खानाको टेस्ट चाहिँ अहिलेसम्म मेरो मुखमा छ होइन अनि मलाई चाहिँ बाबाले त्यस्तो भन्दा चाहिँ जाउँजाउँ फेरि कहिले चाहिँ काठमाडौँ जाउँ त्यस्तो भइसकेको थियो होइन अब म कुनै बेला मलाई यसरी एउटा मौका आयो भने होइन स संसारभरि घुम्नु जग्गा अब कहाँ जाने भनेर त्यस्तो एउटा कोइसन आयो भने मौका आयो भने म अरू कहीँ भन्दिनँ नजिकको नै नेपाल काठमाडौँ भन्न चाहन्छु भन्नेछु होइन किनकि म एकदमै त्यहाँको मान्छेहरूसँग त्यहाँको खाना त्यहाँको जग्गासँग एकदमै म चाहिँ एट्रयाक भएको थिएँ होइन अब के कुराले गर्दा चाहिँ मैले अब यहाँ कामहरूले गर्दा चाहिँ जानु नपाएको छु तर म अब यस्तो मौका पाएँ भने चाहिँ म अवश्य काठमाडौँ नै छान्नेछु धन्यवाद